हेलो ए म कस्टमर बोलेको कि तपाईँको स्टेसनरी सप छ अनि के के ऊ यो छ मेरो चाहिँ एउटा स्कुलको छेउमा सानो क्यान्टिन जस्तो दोकान छ नि त कि अनि त मलाई अलिकति डिस्काउन्ट रेटमा चाहिँ सरसमानहरू चाहिएको थियो तपाईँ दिनु सक्नुहुन्छ होला होलसेल होलसेल हो नि नि तपाईँको ए मलाई चाहिँ नानीहरूको पेन्सिल कलर पेन्सिलहरू त्यहाँदेखि इरेजर भयो खाता किताबहरू पनि हो अनि त यस्तो मसिनो ऊ यो हरू टाल् टाल्ने सेलोटेपहरूदेखि लिएर त्यस्तो चिजहरू चाहिएको थियो हो तपाईँ के रे ऊ यो के रे अलिकति डिस्काउन्ट गर्दा चाहिँ दर्जनको हिसाबमा दिनुहुन्छ कि सयकडा अब मैले एक सयवटा लियो भने कति पर्सेन्टेज जस्तो चाहिँ डिस्काउन्ट दिन सक्नुहुन्छ होला ए दर्जनमा गर्दाखेरि चाहिँ एउटामा कति जस्तो पर्छ होला अन्दाजी केही भन्नु सक्नुहुन्थ्यो कि हजुर त्योभन्दा अलिकति कम्ती चाहिँ हुँदैन नि मेरो त ऊ यो स्कुल पनि अब सानो छ नानीहरूको त्यो पर्चेसिङ ऊ यो पनि बेसी छैन नि त क्यापासिटी हो अलिकति गाउँकै स्कुलहरू हो अनि त मलाई अब सिक्स्टी यस्तो गर्दिनुभएको भए चाहिँ अलिकति यो हुन्थ्यो कि ए पेन्सिलमा एक धेरै हाम्रो अब एकैचोटी सेल भइसक्दैन नि त एक सम एकपल्ट ल्याएपछि कति टाइम लाग्छ हो अनि त अरू चाहिँ पेन्सिलमा त्यति दिनुहुन्छ अनि ऊ यसमा चाहिँ खाताहरूमा चाहिँ कसरी दिनु सक्नुहुन्छ होला खाता पर पिस थर्टी ए ऊ त्यसमा चाहिँ ऊ यसको आएन रहेछ पि यसको गोटाको हिसाबमा आएछ नि क्वालिटी राम्रै छ ए कलर पेन्सिलहरू पनि राख्नुहुन्छ तपाईँ एक दर्जनको दस रुपियाँ डिस्काउन्ट नै गरेर भन्नुभएको हो नि नि ए अनि त पै के रे हामीले अमाउन्ट पे गर्दाखेरि चाहिँ एकैचोटि गर्नुपर्ने कि फिफ्टी पर्सेन्ट दिएर सामान ल्याएर त्यहाँदेखिन् फेरि बेचिसकेर बुझाउँदा हुन्थ्यो होला है ए त्यसो भएदेखि आउने विक म तपाईँको दोकानमा भिजिट गर्छु नि है हुन्छ थ्याङ्क यु